मैले यो कम्पनीबाट मैले यो सेम्पू मगाएको थिएँ र सेम्पू चाहिँ यस्तो खत्तम रहेछ कि मेरो भएको यो कपाल पनि त्यस्तै झर्यो पुरा झरेको छ अन्त चाया पनि पुरा आउँदोरहेछ डेन्ड्रफ पनि र कपाल पनि एकदमै ए एकदमै रफ भयो र त्यही कारणले गर्दा चाहिँ म यो यो कम्पनीमा चाहिँ नेगेटिभ रिभ्यू दिँदैछु